हेलो ए इलेक्ट्रिसियन दाजु बोल्नु भएको हो ए अस्ति मेरो उयो इलेक्ट्रिकको उयो गरदिनु भएको थियो नि घरमा भएको थियो हजुर अन्त पुरा प्रब्लमहरू हुँदैछ कि हजुर त्यो होइन त्यो त्यो चार्ज हजुर त्यस्तै त्यस्तै चार्जहरू गर्दा पनि फोनहरू चार्जहरू लिएको छैन घरि घरि अन्त त्यो त्यो जुन चाहिँ उयो मिटर हुन्छ नि त्यो मिटरको त्यहाँ पनि पिलिकपिलिक बल्ने घरि घरि लाइट आफै जाने टिभीहरूमा पनि प्रब्लम टिभी खोल्दाखेरि पनि आफै बन्द हुने ए हजुर अन्त त्यो हजुर सबै गरएको त ए हजुर के भएर अन्त पुरा यहाँ त प्रब्लम हुँदैछ टिभीहरू पनि राम्रो चलेको छैन र फ्रिजहरू चलाउँदा पनि भएको छैन ए हजुर तपाईँ हेरिदिँदा मिल्दैन तपाईँले फेरि आएर हेरदिँदाखेरि मिल्दैन

ए होइन जसरी पनि बेलुका आएर पुरा लाइटको समस्या भइरहेको कि हेलो ए हजुर पुरा त्यो लाइटको हजुर हजुर हजुर ए हजुर हुन्छ हुन्छ

हेलो ए हजुर हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू